नेपाली भाषामा केही रोचक र असामान्य शब्दहरू थुप्रै छन् यसमा हामी ध्वन्यात्मक शब्दहरू जसलाई चाहिँ हामी अनुकरण शब्दहरू भन्छौँ जो चाहिँ अन्य भाषाहरूमा त्यति पाइँदैन जस्तो यस्ता अनुकरणात्मक शब्दहरू जसरी पानी पऱ्यो भन्दाखेरि हामी पानी पऱ्यो मात्रै भनिरहदैनौँ र पानी सररर पऱ्यो अनि याँनिर सररर शब्दले एक प्रकारको नेपाली भाषामा रोचकता ल्याउँछ अनि सुन्दा एकदमै मिठो लाग्छ अनि पानी पनि नेपाली भाषामा धेरै प्रकारले पर्छ झररर पानी पर्छ अनि सररर हावा चल्छ यस्तो प्रकारले नेपाली भाषामा यस्ता ध्वन्यात्मक शब्दहरू अनेकौँ छौँ हामी बस्दखेरि खाली बस्दैन मात्रै थच्चक्क बस्छौँ यसरी नै हामी कतै जानु पर्दा खुरुरु जान्छौँ खालि जानु मात्रै भन्दैनौँ खुरुरु जान्छौँ अनि सुरुरु आउँछौँ भनेर भन्छौँ अर्थात हावाको त्यो बेगमा जसरी सुरुरु हावाको सुरुरु हुन्छ त्यस्तै प्रकारले नेपालीमा पनि आउँदाखेरि हावा जस्तो प्रकारले सुरुरु आउँछौँ यस्ता नेपाली मा अनेक शब्दहरू छन् जसले चाहिँ नेपाली भाषालाई मिठास बनाएको छ अनि रोचक बनाएको छ अनि यस्ता असामान्य शब्द वा वाक्यांशहरूले नेपाली भाषालाई धनी बनाएको छ यस बाहेक नेपाली भाषामा कतिवटा उखान र तुक्काहरू पनि छन् जसले चाहिँ नेपाली भाषालाई एकदमै प्रभावशाली बनाएको छ आँखा चिम्लिनु भन्दाखेरि हामी एउटा अलग्गै अर्थ बुझ्न सक्छौँ र यो असामान्य शब्द भए पनि साधारणले नबुझे पनि आँखा चिम्लिनुको अर्थ कति मर्नु पनि हुन सक्छ र यसका थुप्रै अर्थहरू पनि निस्कन सक्छ उसरी नै हामी खुट्टा तान्नु भन्ने शब्द एउटा मजाको शब्दहरू रोचक शब्द छ यो शब्द असामान्य लागे पनि यसले चाहिँ हामीलाई पछाडिबाट कुनै कुरामा बाधा दिने भन्ने अर्थहरू लाग्छ यस्ता नेपाली भाषामा धेरै शब्दहरू छन् जसले चाहिँ नेपाली भाषालाई अत्यन्त प्रभावशाली बनाउनमा सहयोग गरेको छ हुन्छ यति